केही सरकारी योजनाहरूको कुरा गर्नु पर्दाखेरि चाहिँ के हुन्छ भने सरकारी योजनाहरू त थुप्रै छन् तर ती योजनाहरूबाट हामीले भने जस्तो लाभ उठाइरहनु पाइरहेका छैनौँ किनभने ती योजनाहरूका निम्ति हामी अप्लाई गर्दा नै हाम्रो क्राइटेरिया फुलफिल हुँदैन पहिलो कुरो त अनि भए जति कागज पत्र लिएर गए पनि केही न केही त्यहाँनिर हाम्रो कमजोरीहरू देखा परिहाल्छन् केही न केही हामीले कागजपत्र अपुग भइहाल्छन् र अहिलेसम्म त्यस्तो भनेजस्तो योजनाहरूको लाभ चाहिँ उठाइरनु पाइरहेका छैनौँ है अनि यस्ता योजनाहरूमा जस्तै प्रधानमन्त्री आवास योजना जस्तै अन्य योजनाहरूमा चाहिँ जस्तै लोक कलाकार योजना भन्ने लोक कलाकारहरू गीत गाउने बजाउनेहरूलाई दिने गर्छ तर अब यो त आफ्नोमा गाउने बजाउने कुनै कला नै नभएकोले यो योजनाको लागि पनि म योग्य नभएको है गुनासो छ उज्जवला योजना उज्जवला योजना ले धेरैलाई ग्यास र सिलिन्डर त दिए स्टोभ र सिलिन्डर त दिए तर पहिले पहिले कम्ती दाममा पाएको यो यो उयेसलाई ग्यास र स्टोभले अहिले यसैले मान्छेलाई रूवाइरहेको छ है कन्याश्री योजना यो राज्य सरकारबाट दिइने कन्याश्री योजना लक्ष्मी भण्डार आदि योजनाहरूले धेरै जसो पढ्दै गर्नेको पढ्दै गरेको विद्यार्थी केटीहरू अनि वयस्क महिलाहरूलाई धेरै मद्दत भइरहेको छ अहिलेसम्म हुन चाहिँ अनि यो राज्य सरकारद्वाला द्वारा लागु गरिएको जनधन योजनामा चाहिँ अहिलेसम्म यसको अकाउन्ट चाहिँ खोलिएको छ तर अहिलेसम्म एककन्ची पसेको छैन सरकारबाट सरकारले बाचा गरेका थिए पन्ध्र लाखको बाचा गरेका थिए सरकारले तर अहिलेसम्म एक पैसा पनि यसमा नपसेको गुनासो पनि छ